हजुर मलाई चाहिँ शाहरुख खान र दिपिका पादुकोण पुरा मन पर्छ तिनीहरूको ओम् ओम् शान्ति ओम् पिक्चर हेरेर चाहिँ त्यहाँको सबै यो ड्रेस अप सेन्सदेखि लिएर सबै ड्रेस अप सेन्स अनि सबै चिजहरू गरेर चाहिँ तिनीहरूको चलचित्र पुरै मन पर्छ मलाई त्यो पिक्चरको